हेलो आन्टी सुन्नुन हामी फब्रुुअरीमा क्या पाँच तारिखतिर पिकनिक जाने कि ड्राई पिकनिक जानु हुन्छ तपाईँ पनि उता गजलडुब्बा जाउँ भनेको कि त्यता जाउँ न हामी आमा बहिनीहरू हो दिदीहरू पनि छ अझै म उता तलको उयोहरूलाई पनि भन्छु हो भाउजुहरूलाई पनि अन्त जाउँ न है हजुर अँ नि है हजुर जाउँ हो अन्त घरबाटै खानाहरू बनाएर लैजाउँ न त्यहाँ मिलाउँ न यो कुरालाई चाहिँ नबनाउँ हो अनि हजुर हो के केहरू लैजाउँ चाउमिनहरू पुरीहरू आलुदमहरू गरेर हो अनि गाडी चाहिँ कसको भन्नु हौ हजुर हजुर हजुर हुन्छ मिलाएर जाउँ कि अन्त अब भाडाहरू कति भन्छ त्यो सबैजनामा कतिजना जान्छ त्यो मिलाएर गरौँ न ल अन्त त्यहाँ त्यहाँदेखि एकदिन त्यो अब के के लाने त्यो पनि सल्लाह गरौँ हो अनि को को जाने त्यो पनि गरौँ अन्त भाडाहरू कति भन्छ हो अन्त जाउँ न है मजाको छ अरे गजलडुब्बा हो अहिले त त्यहाँनिर बोटिङहरू पनि हुन्छ अरे हो घुम्ने ठाउँ पनि मजाको छ अरे हो अन्त हजुर हजुर हजुर हजुर हजुर हजुर कम्ती भयो भने खोजौँ न फेरि है भनौँ अरूलाई पनि भाडाहरू अलिक कम्ती पर्छ हो अँ हजुर मिलाएर जाउँ न है के के लाने सल्लाहहरू गरौँ के के हुन्छ है हुन्छ हुन्छ हुन्छ